अहिलेको समयमा मान्छेहरूले पढेर पनि केही काम पाएको छैन र गभर्मेन्टले यही कामको अनुसार गभर्मेन्टले दि दिनुपर्छ हामीलाई हाम्रो के भन्छ अरे यत्रो पढ्ने यत्रो पढ्ने मानिसहरूलाई काम दिनुपर्छ होइन अब गभर्मेन्टले यस्तो गरिरहेको छ कि घुस घुस घुसमा अरूलाई काम दिइरहेको छ त्यही काम हाम्रो हाम्रो नाममा आएको छ भने हाम्रोबाट पैसा छैन भने हामीले त्यो काम प्राप्त गर्न सकिँदैन जसकोबाट पैसा छ उसले मात्रै त्यो काम प्राप्त गर्न सकिन्छ तर यो यो होइन गभर्मेन्टको रुल्स भनेको के हो काम काम पाउनुपर्छ मान्छेले मान्छे पढ्छ किन नभए त हामी स्कुल आएको छौँ अहिले होइन स्कुलमा पनि हामी हामी न नपढ्नुपर्ने किनभने हामीले त जति पढे पनि हामीले कामहरू पा पाउँदैन होइन र गभर्मेन्टले यो चाहिँ बुझिदिनु पर्छ कि अहिले काम दिनुपर्छ पैसा डि पैसा हुनेको मात्रै काम होइन प प उयो अब मान्छेले पा काम नै के काम वर्क नै किन पाउनुपर्छ किनभने आफूसँग हुँदैन पैसा हो त्यसको कारणले गर्दाखेरि त पाउनुपर्छ वर्क होइन र ए यस विषयमा चाहिँ मलाई ए एकदमै नराम्रो लागिरहेको छ कि हाम्रो पढ्ने पढ्ने स्टुडेन्ट पढ्ने मानिसहरूले काम पाएको छैन उनीहरूले गभर्मेन्ट काम पाउनु नसके पनि तपाईँहरूले उनीहरूले त्यत्रो कामहरू गर्दैछ तपाईँहरूले प्राइभेट काम भए पनि दिई दिनुपर्छ उनीहरूलाई प्राइभेट काम भए पनि उनीहरूलाई ग गरिदिनु पर्छ अ अहिलेको त अब का काम पाउनु पनि बहुत चर्को नै छ जति पढे पनि मानिसले काम नै काम नै पाउनसकेको छैन र काम दिनुपर्छ यस्तो गर्नुहुँदैन र यत्ति म भन्न चाहन्छु काम चाहिँ गर्नुपर्छ होइन र यत्ति नै हो नपढ्नेलाई मात्रै काम दिनुहुँदैन अब न नपढ्नेले अहिलेको समयमा काम पाइरहेको छ तर पढ्नेले काम पाएको छैन यो त राम्रो होइन नि त तपाईँहरू सोच्दा पनि गभर्मेन्टले चाहिँ यस विषयमा चर्चा गर्नुपर्छ यस विषयमा गभर्मेन्टले यो एट्र्याक्सन लिनुपर्छ ए यस विषयमा गभर्मेन्टले हेर्नुपर्छ उनीहरूले का गभर्मेन्ट काम नपाए पनि प्राइभेट प्राइभेट काम भए पनि उनीहरूले काम पाउनुपर्छ किनभने उनीहरूलाई थाहा हुन्छ कि ए यत्तिको मैले काम त पाएँ मैले पढेर यत्तिको गर्न सकेँ हाम्रो त टिचर्सहरूले अहिले रेगुलर रेगुलर क्लासेस पनि गर्नुहुँदैन किनभने उनीहरूलाई त गभर्मेन्टले पैसा दिइरहेको छ उनीहरूलाई त स्टुडेन्टलाई हेर्नको लागि कुनै यस्तो चर्चा गर्नुपर्दैन नि त होइन